परिवर्तनको रूपमा भन्दाखेरि चाहिँ पहिलातिर अब हामी है सँगे बसेर अन्ताक्षरीहरू खेल्थौँ गीतहरू गाउँथौँ सँगै बसेर अनि त्यही हो अन्ताक्षरीहरू भयो है थुप्रै कुराहरू अझै गाउँखाने कथाहरू भयो है त्यस्तोहरू सुनाउँदै बस्ने कथा अब जोक्सहरू भन्थ्यौँ या कसलाई कसलाई उदाहरणको रूपमा चाहिँ परिवर्तनहरू भन्दाखेरि चाहिँ रेडियोहरू आयो है रेडियोहरू थपियो टिभीहरू आयो हो अनि गिटारहरू थुप्रै चिजहरू आउँदै गयो इन्टरनेटहरू भन्ने भयो टु जी त्यहाँ त्यसपछि थ्री जी आयो फोर जी अहिले त फाइभ जी पनि भन्छ है फोन मोबाइल फोनहरू स्मार्ट फोनहरू एन्ड्रोयड फोनहरू निक्लिँदै गयो थुप्रै चिजको परिवर्तनहरू भएको छ अब थुप्रै चिज भएको छ पहिलाखेरि चाहिँ है अन्तखेरि जस्तै कि अब पहिला त्यस्तै थियो जमाना अहिले निकै डेभ्लप भएको छ भनौँ न इन्डियातिर पनि थुप्रै जग्गातिर सबै जग्गातिर निकै डेभ्लप भएको छ हो त्यस्तो कुराहरू भयो अन्तखेरि गिटारहरू बजाउँछ आजकलको भाइबैनी नानीहरूले यसो गिटारहरू भयो है पोजिटिभिटी अरे पोजिटिभिटी ल्याउनथाल्यो एकाअर्कामा है नेगेटिभिटीहरू हटाउँदै गयो